म म युनिभर्सिटीबाट एग्रिकल्चरमाथि काम गर्दै फुक्पाको के अरे म त्यो के अरे युनिभर्सिटीबाट अलिकति एग्रिकल्चरमाथि काम गर्दैछु कि रिसर्च गर्दैछु त्यसले गर्दाखेरि चाहिँ अलिकति म यो जलपाइगुडी डिस्ट्रिक्टमा नि क्यास क्रपहरू जस्तो अब नगधे बाली भन्छौँ नि नेपालीमा हामी अब चिया यो त अब चियापत्ती त चियापत्ती त अब ठुलो उयो भइहाल्यो इन्डस्ट्री भइहाल्यो यहाँको होइन अब नर्थ बेङ्गालले अब चियापत्तीको इन्ड उएसमा त अब थर्टी फाइभ पर्सन्टेज जति चाहिँ अब कन्ट्रिब्युट गर्छ इण्डियाकै उएसमा होइन अन्त अब तपईँको अरू अरू क्यास क्रपहरू जस्तो अदुवा भयो लसुन भयो होइन त्यसपछि अब सुपारीहरू भयो के कसो छ यहाँको उयोहरू यहाँको माटोहरू कस्तो छ यहाँको अब एरियामा कस्तो किसिमले फसल हुन्छ अलिकति मलाई बताइदिनुहोस् न अँ हजुर होइन म कृषिमाथि चाहिँ अलिक काम गर्दैछु होइन कृषि अनुसन्धान केन्द्रमै बसेर काम गर्दैछु रिसर्च पनि गर्दैछु अन् त्यसो हुँदाखेरि चाहिँ अब अलिकति यहाँको बारेमा जानकारी पाएँ भने चाहिँ अलिकति हामी फेरि फिल्ड भिजिटमा पनि आउँछौँ पछि तपाईँबाट चाहिँ अलिकति कृषकको नाताले तपाईँबाट चाहिँ अलिकति जानकारी लिइराखेको

त्यो त त्यो त त्यो त भइगयो आम कृषकहरूले जस्तो यो कम्पनी त अब एउटा इन्डस्ट्री भइहाल्यो आम कृषकहरूले गर्ने कुराहरू पनि जस्तो अब गाउँतिर अब हामी सुपारीहरू बेसी रोपेको देख्छौँ होइन अब गुवाको गुवाको गाछ अँ अब त कृषकहरले अब भनुम् न आम जनताले कृषि गरेर आय आर्जन गर्ने अब नगदे बालीहरू हुन्छ नि जस्तो अब अदुवाहरू भयो लसुनहरू भयो होइन अब यो एकदम त्यो मतलब एसको चाहिँ अब भनौँ न यो कस्तो किसिमको खेती हुन्छ र कसरी गरिन्छ यहाँबाट अलिकति मलाई जानकारी दिनुहोस् न अच्छा अच्छा पाट पाट पाट हुन्छ भनेको सुनेको थिएँ नि जलपाइगुडी डिस्ट्रिक्टमा पाट बेसी हुन्छ भनेको सुनेको थिएँ हजुर अँ हजुर हजुर यो यो गरिन्छ हो हो अँ अँ अच्छा अदुवा अदुवा के हुन्छ अदुवा तल मधेसमा अदुवा हुन्छ कि पाहाडतिरै हुन्छ

त्यो पाइँदैन त्यसो भए है त्यो सब ठिकै छ कि हाम्रो टोली टोलीहरू आउँदैछ अब अलिक पछि एक डेढ महिना पछाडि आउँछ हामी त्यो एरियामा भिजिट गर्छौँ म तपाईँलाई एकपल्ट सम्पर्क गर्छु नि ल तपाईँले मलाई अलिकति सयोग गर्नु होला त्यति बेला है हुन्छ हुन्छ हुन्छ ओके थ्याङ्क यू हुन्छ